मैले चाहिँ स्कुल पढ्नु पाइनँ बाबा सानोमै खस्नु भएको अन्त मैले चाहिँ कुल्ली कामहरू यस्तो भारी बोक्ने कामहरू सबै काम गरेर मेरो आमा बिमारी हुनुहुन्थ्यो मेरो बाबा हुनुहुन्न थियो अन्त मैले त्यस्तो सबै कामहरू गरेर आमालाई पनि हेर्नुपर्थ्यो अन्त मैले स्कुल पढ्नु राम्रो कुराहरू सिक्नु पनि पाइनँ आमाहरूको बाट आमा चाहिँ सानोमै बिमारी हुनुहुन्थ्यो मेरो आमा चाहिँ म सानै हुँदाखेरि अन्त हामीले चाहिँ कुल्ली कामहरू गरेर पाल्नु पर्थ्यो